हेलो ए म दुई सौ दुई रुमबाट बोलेको नि हामी दार्जिलिङबाट आएको के हजुर हो त खाना भनौँ भनेको थिएँ कि के के पाउँछ होला है हामी दुईजनालाई चाउमिन चिकन फुल प्लेटै सुप पनि पर्छ सस् हुन्छ नुडल्सहरू पनि चाहिन्छ रुममै पठाइदिनु होस् न

हुन्छ हुन्छ कति बेर लाग्छ र कति टाइम लाग्छ होला ए हुन्छ हुन्छ हुन्छ पन्ध्र पछि हुन्छ नि

हुन्छ हुन्छ

हुन्छ हुन्छ भइहाल्छ हुन्छ हुन्छ त्यो भइहाल्छ हुन्छ हुन्छ